हेलो प्रवेश भाइ मैले नि त्यो तपाईँको गाडीमा आउँदाखेरि एउटा ब्याग मैले छोडेको थिएँ कि म अहिले टिस्टा आउँछु नत्र तपाईँ आउँदाखेरि नि त्यो ब्यागहरू ल्याइदिनु होस् न ल मैले त्यो ब्याग भुलिपठाएछु कि त्यो तपाईँको छेउमा हेर्नु होस् त त्यहाँनेरि त्यो सिटको छेउमा राखेको छु कि आउँदा ल्याइदिनु होस् है त ल